हेलो घुम्नु जाने कहाँनेरि दार्जिलिङ जाऊँ घुम्न

भोलि प्लान भोलि साढे बाह्र बजेतिर जाऊँ न त हजुर भोलिको छोडिदिऊँ काम साम जाऊँ न घुम्नु केही हुँदैन

साढे बाह्र बजेतिर जानु पर्छ होला हो लु लुगाहरू प्याक गरी बस न प्याक गरी राख ए वहाँ गएर कहाँ कहाँ कहाँ कहाँ घुम्नु जाने उता उतैतिर जानु पर्छ एकछिन म्युट म्युट

भन्नु होस् होइन हाम्रो त्यहाँ गोवा जाने प्लान चाहिँ के भयो यो जाने हो कि होइन गोवा जानु पर्छ दार्जिलिङ त छेउमा भइहाल्यो नि म लान्छु नि घुमाउनु तिमीले त्यही भन्थ्यौ नि हो म अब त्यहाँ टकेसिङ पुल कता कतातिर लान्छु भोलि गोवा गोवा त हजार खेप भन्दा बेसी गएको छु

गोवा गएर आई फोन किनिदिन्छु नि ल आई फोन किनिदिन्छु तिन मिनट हुन आँट्यो त आउँदैछु त्यहीँनेरि ल तिम्रो घर म आउँदैछु नि त्यहीँ तिमीले ढुढँदै गर अनि वहाँ गएर सपिङहरू के के गर्ने भयो तिन मिनट भयो पाँच मिनट तिमी नकाट्नु सोध न छिटो तिन मिनट भयो ए ल